दार्जिलिङ जिल्लामा अब है पालन हुने अब सामाजिक सामाजिक अब के भन्नु सामाजिक वा वा सांस्कृतिक रीति रिवाज भन्नु भनौँ अब रीति रिवाज भने पछि चाहिँ अब के हुन्छ भन्दाखेरि चाहिँ अब हुनु त अब थुप्रै थुप्रै है थुप्रै थुप्रै जातिका मानिसहरू मान्छेहरू बस्नु हुन्छ्न् र उनीहरूको आफ्नै अब परम्परा हुन्छ भनौँ न उनीहरूको आफ्नै एउटा कल्चर आएको हुन्छ उनीहरूले पहिल्यैदेखिको मानेर आउनु भएका उनका पुर्खौलीहरूले मान्दै आउनु भएको होइन यस्तो रीति रिवाजहरू थुप्रै छ रिच्वाल्सहरू छन् जहाँ कि अझ पनि है यस्तोहरू फलो अप भइरहेको छ र भविष्यमा पनि फलो अप भई नै रहनेछ र यसमा चाहिँ के हो भन्दाखेरि चाहिँ मेन्ली अब तपाईँले हेर्नु भयो भने है हरएक जातिका हरएक जातको हरएक जात हरएक जातको मन् कम्युनिटी अथवा हरूको चाहिँ आफ् आफ्नो के हुन्छ भने पछि अब समाज बनिए बनाएको हुन्छ जस्तो कि अब तामाङहरूले तामाङको समाज बनाउँछ तामाङ समाज भनिन्छ है त्यसरी नै छेत्री छेत्री समाज हुन्छ राईको राई समाज हुन्छ गुरुङ गुरुङ समाज हुन्छ र यसमा चाहिँ अब आफ् आफ्नो समाजको एउटा आइडेन्टिटी कसरी बचाउने र अब हाम्रो आफ्नो समाजलाई आफ्नो जात धर्मलाई कसरी अगाडि बढाएर लाने र यस्तो कुराहरू चाहिँ छलफल गर्नुको लागि चाहिँ मेन्ली विशेष गरी चाहिँ यस्तो ग्रुप अब यस्तो सङ्गठन समाजको सङ्गठन बनाएको हुन्छ है र यो समाजमा चाहिँ अब भन्नु पर्दाखेरि चाहिँ आफ्नै आफ्नै भेषभूषाहरू पोसाकहरू पनि हुन्छ र आफ्नै प्रकारको उनीहरूको रहन सहन हुन्छ है पूजा गर्ने तरिका भयो बसोबासो तरिका भयो है खानाहरू खाने तरिका उनीहरूको सबै आफ् आफ्नो हुन्छ टाइम खाना खाने टाइमदेखिको लिएर होइन अब बस्दा कसरी बस्छन् र अरूसँग बोल्दा कसरी बोल्छन् कुन चाहिँ शैलीमा बोलिन्छ कुन चाहिँ भाषामा उनीहरूले आफ्नो भाषा लाएर बोल्नु हुन्छ होइन र यस्तो हुन्छन् अब थुप्रै थुप्रै कम्युनिटीको भनौँ न थुप्रै थुप्रै कम्युनिटी आफ् आफ्नै रिच्वल्सहरू राइट्सहरू हुन्छ र अब इन्टर कास्ट म्यारेज चाहिँ भन्नु पर्दाखेरि चाहिँ इन्टर कास्ट म्यारेजमा चाहिँ यो चाहिँ अब इन्टर कास्ट म्यारेज चाहिँ अब एउटा जातले अरू जातको कुनै पनि बिहाहरू गरे पछि है यो इन्टर कास्ट म्यारेजमा आइहाल्यो अब इन्टर कास्ट म्यारेज चाहिँ सायद अहिले पनि दार्जिलिङ जिल्लमा चाहिँ त्यति साह्रो प्रोमोट गरेको चाहिँ देखिँदैन देखिँदैन अब मान्छेले सबैले आफ्नो जातहरूले आफ्नो जातकै ल्याउनु भन्ने भन्ने कुराहरू सुनिन्छ है तर पनि इन्टर कास्ट म्यारेज चाहिँ थुप्रै नै भएको देखिन्छ के भई नै रहेको छ देखिन्छ मात्रै होइन भई नै रहेको छ र अब यो यो हुने कुरा पनि हो कि यो रोकिएर रोकिने कुरा पनि होइन र अब चिन्ताहरू भन्नु पर्दाखेरि झाँक्री बिजुवाहरू चाहिँ यो चाहिँ विशेष गरी राई लिम्बूहरूले आफ्नो पितृहरूलाई पूजा गर्दाखेरि मातृ पितृ आफ्नो पुर्खाहरूलाई पूजा गर्दाखेरि चाहिँ बिजुवा र झाँक्रीहरूको चाहिँ ऊ यो गरिन्छ मेन मेन अब उनीहरूको चलनहरू गरिने गरिन्छ है र यो कुनै पनि यस्तो चाडमा कुनै पनि आफ्नो आफ्नो देउताहरू हुन्छ आफ्नो कुलहरूलाई पितृ कुलहरूलाई पूजा गर्दाखेरि चाहिँ हामी झाँक्री बिजुवाहरूले बोलाएर पूजाहरू गर्ने गर्दछ र चिन्ता बस्नु भन्दाखेरि चाहिँ अब मृत्यु पश्चात्को चाहिँ अब कसैको पनि मृत्यु पश्चात् चाहिँ अब है उहाँको इच्छाहरू केही अपुग पुग हुन्छ अ एउटा इच्छा कुनै पूरा भएको हुँदैन र केही मनमा कुराहरू गाँठो भएर मान्छेहरूले गएको बितिन बित्नु भएको हुन्छ र त्यसमा चाहिँ अब त्यो त्यो चाहिँ पछाडि है त्यस्तो कुराले चाहिँ नसताओस् उहाँलाई भनेर चाहिँ ऊ उहाँ अब बित्नु भए पछि उहाँको त्यस पछिको यात्रा चाहिँ एकदम के भन्छ शान्तिप्रिय होस् भन्नुको लागि भन्नुको लागि चाहिँ त्यसर्थ चाहिँ चिन्ताको चाहिँ कार्यहरू गरिन्छ है र यस्तै यस्तै कुराहरूले चाहिँ अब भनौँ अब पहाडलाई हाम्रो दार्जिलिङ जिल्लालाई अब आफ्नै आफ्ना एउटा आफ्नो कम्युनिटीमा अब एउटा आफ्नो झलक र आफ्नो पहिचान चाहिँ बताउँछ यसरी